हेलो दादा हामी भोलि वीरपाडा घुम्नु जानु आँटेको तपाईँको गाडी हुन्छ अनि हामी सात आठजना हामी सात आठजना हुन्छ अनि भाडा कति लिनुहुन्छ तपाईँ हामी स्टुडेन्ट हो अनि हामी वीरपाडा गएर त्यत्तैबाट हामी जयगाउँ पनि जाने भनेको सो भाडा मिलाइदिनु होस् कति हुन्छ अनि फर्किनु फर्किने बेलामा हाम्रो पाँच छ बज्छ होला दिन सात आठ पाँच छ बज्छ